मेरो अब सम्झनापूर्ण विवाह चाहिँ अब त्यो मेरै आप्पाको साथीको छोरीको बिहा थियो होइन तर अब विस्वादको कुरा चाहिँ त्यति बेला मेरो आमाको चाहिँ अलिकति खुट्टा चाहिँ भाँचिएको थियो होइन तर पनि मेरो आप्पा चाहिँ अब त्यो बिहामा सघाउनु जानुहुँदै थियो होइन अन्त हाम्रो पनि अब एउटा फुटबल एकाडेमीको क्लब छन् त होइन अन्त त्यसै कारण अङ्कलले चाहिँ हामीलाई पनि इन्भिटेसन दिनुभएको थियो बिहाको लागि होइन त्यहाँदेखि मेरो दाजुको पनि अब साथीको दिदी हो किनभने म क अब मेरो आप्पाको साथीको अब अब छोरा पनि छ छोरी पनि छ त्यसै कारण चाहिँ छोरा चाहिँ मेरो दाजुको साथी भएकोले गर्दाखेरि चाहिँ मेरो दाजु पनि अब त्यही बिहामा काम सघाउनु जानुभएको थियो होइन मेरो आप्पा पनि त्यहीँनिर अन्त म चाहिँ आमा स्याहार्दै बसिरहेको थिएँ होइन तर अब अन्त बिहाको दिन चाहिँ अब भन्नुभयो मलाई पनि जाऊँ भनेर किनभने हाम्रो सबै ग्रुपको केटीहरू जाँदै थियो अन्त हामीलाई ल्याउनुको लागि गाडी पनि पठाएको थियो किनभने बिहा चाहिँ घरमा नगरेर चाहिँ डेलोमा गरेको थियो ठुलो गर्नुभएको थियो होइन अब छोरीको बिहा अब हामी अब हामी जाँदाखेरि चाहिँ छक्कै परेको पनि त होइन त्यो बिहेमा चाहिँ त्यहाँदेखि हामीलाई त्यहाँदेखि इन्भिटेसन दिएको थियो अब काम सघाउनुको लागि होइन किनभने अब त्यहाँनिर त अब डेलोमा गरेको अन्त त्यहाँ आन्टीहरू पनि अब बेसी जस्तो हुनुहुँदैन अब सबैजना आयो भने पनि इन्जोय गर्नुको लागि त आउनुहुन्छ बिहामा होइन अन्त चाहिँ हामीलाई चाहिँ अब गाडी पठाउनुभएको थियो अङ्कलले त्यहाँदेखि हामी माथि गयौँ अब सबैजना थियौँ होइन त्यहाँदेखि हामी गाडीमा चढ्यौँ अब त्यहाँ त्यो गाडीको अङ्कलले पनि हामीलाई राम्ररी चिन्नुभयो होइन त्यो अङ्कलले अङ्कलको पनि छोरीको बिहे थिएछन् नि त त्यहाँदेखि उसले पनि हामीलाई इन्भाइट गर्छ भनेर भन्नुभयो होइन त्यहाँदेखि हामी डेलो पुग्यो अन्त अब त्यहाँ पुग्नुबित्तिकै त अब कहाँ काम गर्नु होइन अन्त हामी चाहिँ एकछिन घुम्यो डुल्योहोर्यो त्यहाँदेखिको चाहिँ टक्कै हामी जाँदा फेरि चाहिँ अब आम्बौ हौ वाव भन्ने खालके भएको नि अब त्यहाँनिर यस्तो दामी डेकोरेसनहरू गर्नुभएको थियो होइन आम्बौ अन्त त्यहाँदेखि हामी टकै उयो गयो हामी चाहिँ अब बुफेमा बस्ने भयो नि त त्यहाँदेखि बुफेमा बस्यो त्यहाँदेखि सबैजना आफ्नो आफ्नो जग्गामा बस्यौँ त्यहाँदेखि मैले चाहिँ त्यो प्लेटहरू हुन्छ अब त्यो स्विट्सहरू बाँडिदिनेमा बसेँ नि त म चाहिँ त्यहाँदेखि चाहिँ आम्बो हाम्रो साथीहरूले चाहिँ अब होइन अब के भन्नु स्विट्स चाहिँ रसदाना थियो होइन अब हामीले चाहिँ कतिको चाहिँ खाएको हो त्यो रसदाना होइन अब त्यो बिहे चाहिँ हेबी मेमोरेबल छ होइन भनौँ न अब त्यो बिहा चाहिँ सबसे दामी बिहा भनौँ होइन अन्त अब त्यहाँनिर अब कतिजना हामीले नचिन्ने नचिन्ने मान्छेहरू भिड थियो त्यहाँदेखि हामी त्यहाँनिर काम सकेर हामी अब राति भएको थियो काम सक्दाखेरि अन्त अब त्यहाँनिर डान्सहरू पनि गर्यौँ होइन डान्स गर्यौँ अब आमा मेरो घरमा उयो थियो त्यसै कारण अब हामीले त्यहाँनिर अलिअलि डान्स गरेर त्यहाँदेखि घर जानु भनेर भन्नुभयो होइन अब अलिकति त रड्डी त लाग्यो तर पनि अब जानैपर्यो होइन त्यहाँदेखि हामी म चाहिँ त्यहाँदेखि हामी अब गाडीमा चढेर अब गाडीमा चढ्नु भन्यो त्यहाँदेखि दिदीहरू फेरि पर गएर अब त्यो अब दिएको काम थिएछ अनि त्यहाँनिर दी एकछिन जानुभएको थियो होइन त्यहाँदेखि त्यहाँनिर बात मार्दै बस्यो होइन

तर अब त्यो बिहा चाहिँ यस्तो दामी थियो होइन अब सबैजना नाचिसक्यो नाच्यो नाच्यो नाच्यो त्यहाँदेखि नाचेर चाहिँ अब हामी घर फर्किनुको लागि गाडीमा बस्यौँ अनि हामी घर फर्केर आयौँ त्यहाँदेखि भन्नु पनि मजा आउँछ नि त्यो बिहेको बारेमा कस्तो दामी थियो त्यो बिहे अन्त